भर्खरै जन्मेका नानीहरूलाई स्वास्थ्य राख्नका निम्ति धेरै उपायहरू अप्नाउनुपर्ने हुन्छ पहिलो कुरा त भर्खर जन्मेका हुनाले ति नानीहरूको इम्यून सिस्टम अथवा रोत रोग प्रतिरोध क्षमता कम्ति भएकाले गर्दाखेरि कुनैपनि बिमारले झट्ट समात्न सक्छ यसैले गर्दाखेरि त्यो त्यस भर्खर जन्मेका नानीलाई धेरै स्याहार सुसार गर्न अथवा धेरै ध्यान दिनुपर्ने हुन्छ ख्याल गर्नुपर्ने हुन्छ ठुला मान्छे अनि भर्खर जन्मेका नानीसँग तुलना हुनै सक्दैन अनि पहिलो कुरा त खानाको कुरामा ध्यान दिनुपऱ्यो अनि भर्खर जन्मेको हो भने पहिलो कुरा नानीलाई खुवाउनु भएन आमाको दुध बाहेक अरु फाल्टु कुरो खुवाउनु भएन अनि ती नानीलाई चाहिँ जति उसले खानु इच्छा गर्छ उनले जति मन लाग्छ त्यो उत्तिनै आमाको दुध खान दिनुपर्छ अनि ऊ नानीको पेट भरुन्जेल खायो भने नानी स्वस्थ रहन सक्छ पहिलो कुरो दोस्रो कुरो यदि गरम महिना हो भने नानीलाई कट्टन अथवा सुतीको लुगाले हल्का रूपमा बेरेर राख्नुपर्ने हुन्छ अनि एकदम टाइट पनि होइन हल्का रूपमा बेरेर राख्नुपर्ने हुन्छ अनि ठिकै प्रकारले नानीलाई सुत्तिको कपडामा ओछ्याएर राख्नुपर्ने हुन्छ अनि नानीको चारैतर्फ नै सिरानीहरू लगाएर नलडोस् भनेर अथवा कतै कथङ्काल केही नहोस् भनेर चारैपट्टि सिरानी सफा सिरानी अथवा सफा कपडाले राख्नु सफडा सदा सफा कपडाहरू राख्नुपर्ने हुन्छ ओछ्याएर सफा कपडा ओछ्याएर राख्नुपर्ने हुन्छ अनि नानीलाई यदि जाडो महिना हो भने नानीलाई कुनैप्रकारको जाडो नहोस् भनेर नानीलाई ब्लाङ्केटले बेरेर अथवा ब्लाङकेट ओडाएर राख्नुपर्ने हुन्छ अब नानी भर्खर जन्मेको हुँदाखेरि अब सुरुमै चाहिँ नानीलाई नुहाउन मिल्दैन अनि नानीलाई हल्का तातो पानीले अथवा रुईले तातो पानीले तातो पानी हल्का मनतातो पानीमा रुई रुई अथवा सुतीको थाङ्ना भिजाएर पुछपाछ गर्न मिल्छ त्यो पनि जन्मने बितिक्कै होइन अनि पुछपाछ गर्नुपर्ने हुन्छ अनि नानीलाई नानीको शरिर एकदम कम कोमल अथवा एकदमै कमजोर भएको ले गर्दाखेरि हामीले माड माड्नु हुँदैन मसाज गर्नुहँदैन खाली केवल रुईले पुछ्न मात्र सकिन्छ अनि नानीलाई टोइलेटको लागि कतिले डाइपर प्रयोग गर्छन् डाइपरहरू प्रयोग गर्छन् अनि त्यो डाइपर चाहिँ कतिले दिनभरि अथवा धेरै समयको लागि राख्ने गर्छन् तर त्यो डाइपर एउटा सिमित समय अथवा थोरै समयको लागि मात्र प्रयोग गर्नुपर्ने हुन्छ नत्र नानीलाई त्यही डाइपरमा नानीले गरेको पिसाब अथवा पाइखानाले गर्दाखेरि नानी बिमारी हुनसक्छ अनि बेला बेलामा अथवा एकदम चाडो चाडो चाहिँ डाइपर चेन्ज गर्नुपर्ने हुन्छ नत्र भने नानी अस्वस्थ हुनसक्छ अनि अर्को कुरो नानीको नानी सुत्ने कोठामा अथवा त्यस घरको वरिपरि मैला कुचेला अथवा मैला सैला हुनु हुँदैन अनि मैला सैला भयो भने नानीलाई त्यसले असर गर्न सक्छ अथवा नानी अस्वस्थ हुनसक्छ बिरामी हुनसक्छ अनि किनकि मैला जहाँ मैला हुन्छ त्यहाँ झिँगा अथवा मच्छड लामखुट्टे आउ आउनसक्छ यसले गर्दाखेरि ति मच्छड अथवा लामखुट्टेबाट जोगाउनको निम्ति त्यस घरको वरिपरि सबै एकदम सफा सुग्घर हुनु आवश्यक छ अब सक्दो चाहिँ नानीलाई मच्छडदानी लगाएर राखेको राम्रो हो अन्त मच्छडदानी लगाएर राख्नैपर्छ त्यसो गरेनौ भने नानीलाई नानीलाई मच्छडले खाएर अथवा अन्य किट पटङले टोकेर नानी पनि नानी बिमारी हुन सक्छ यसैले गर्दाखेरि नानीलाई जोगाउनको निम्ति नानीलाई नानीलाई स्वस्थ राख्नको निम्ति यी कुरालाई ध्यान दिनुपर्ने हुन्छ अनि नानी नानीलाई एकदम जे गर्छ अथवा नानी बिमारी भयो बिमारी भएको खण्डमा अस्वस्थ भएको खण्डमा डक्टरको अथवा चिकित्सकको कुनै प्रकारको परामर्श नलिइकन अथवा अनुमति नलिइकन दवाईहरू दिनु हुँदैन डक्टरलाई देखाएर डक्टरको निर्देशमा चाहिँ नानीलाई दवाई अथवा के कुरो दिनुपर्ने हुन्छ नत्र भने नानी अस्वस्थ हुन्छ